मलाई मनपर्ने खानाहरूमध्ये भन्नुपर्दा खासै त मेरो खानाहरूमा त्यस्तो रुचि छैन मलाई जस्तो पकाएर दिए पनि हुन्छ मलाई त्यस्तोहरू त छैन तर अनि मलाई अलिकति बेसी मनपर्ने भनेको चाहिँ आलुपराठा हो अनि आलुपराठा चाहिँ मलाई आफै बनाएर खान मनपर्छ घरमा नै अनि म बेला बेलाखेरि फुर्सत भएको बेलामा मेरो काकाको नानीहरूलाई बोलाएर उनीहरूसँग आलुपराठा बनाएर खानेगर्छु म मात्रै होइन मेरो पापाआमालाई पनि दिन्छु अनि भाइबहिनीहरूलाई त्यसरी उनीहरूसँग एक्लै भएको कारणले घरमा खासै पनि मलाई त्यस्तो कुराहरू के के बनाएर खान मनपर्दैन तर बेला बेला चाहिँ जोस चल्दाखेरि चाहिँ भाइबहिनीहरूलाई बोलाएर आलुपराठा बनाएर खानेगर्छु अनि बाहिरहरूतिर पनि त्यस्तो खानाहरू त्यस्तो मनपर्दैन जे पाउँछु त्यही खाइहाल्ने हो त्यस्तो खासै मेरो यो नै एउटा मिठो खानेकुरा मनपर्ने भन्ने चाहिँ मेरो केही छैन